हिजो मैले सेम्पू पनि अर्डर गरेको थिएँ सेम्पू ट्रेस्मी चाहिँ अब मैले पहिला अर्को सन्सिल्क युज गर्दै थिएँ अन्त अहिले त्यसले डेन्ड्रफ अब ज्यादै भएर फेरि म सेम्पू चेन्ज गर्छु भनेर ट्रेस्मी मैले अर्डर गरेँ अन्त त्यो युज गर्दाखेरि चाहिँ मलाई अर्कोभन्दा चाहिँ ज्यादै अब यसमा चाहिँ डिफे उयो लाग्यो नेगेटिभ मलाई किनकि यो सेम्पूले चाहिँ ड्रेन्ड्रफ हराउँछ भनेर चाहिँ सोचेको थिएँ त्यो भन्दा पनि ज्यादा डेन्ड्रफहरू भयो अनि त्यसले चाहिँ मेरो कपाल चाहिँ पुरा रफ भएर चाहिँ यो चाहिँ मलाई उयो मनपरेन हो अन्त त्यही भएर चाहिँ मलाई चाहिँ यो चाहिँ नेगेटिभ उयो लाग्यो